भाइ म यहीँ सिलगढी झर्छु नगद तिर्नुसकिन्छ खुजुरा पैसा छ तिमीसँग त्यसो भए गुगल पे गरिदिन्छु नि त गुगल पे गरिदिन्छु ए ल ल भाइ म फेरि फेरि पनि तिम्रो गाडीमा आउँछु साह्रै सजिलो लाग्यो तिमीलाई कल गर्छु नि है